हेलो खाना खजाना हजुर होइन म तपाईँहरूको रेस्टुरेन्टबाट यहाँ खाना अर्डर गरौँ भनेको थिएन त कि आज भन्दा एक महिना पहिला पनि म तपाईँको रेस्टुरेन्टमा मेरो फ्याम्ली ल्याएर आएको थिएँ होइन त्यति बेला त्यहाँनिर खाएको खानाहरू एकदमै मन पराएको थियो त मेरो फ्याम्लीले त्यहाँदेखिको चाहिँ अन्त आज मेरो घरमा गेस्टहरू पनि आउनु भएको छ त्यहीँ कारण चाहिँ अब त्यहाँकै खाना अर्डर गर्नु भनेर मेरो हस्बेन्डले भन्नु हुँदैछ त्यहीँनिरै खाएकै खाना अब राम्रो लाग्यो भनेर हो त्यही कारण अब पानी पनि परिरहेको छ अब तपाईँहरूले त्यहाँबाट डेलिभरी दिनु सक्नु हुन्छ कि हुँदैन होला ए हजुर हजुर त्यही त दिनु सक्नु हुन्छ नि तर हाम्रो त त्यहाँबाट निकै टाडै पर्छ हाम्रो घर चाहिँ हजुर हजुर हजुर बाटोहरू त ठिकै छ राम्रै छ हजुर टोटोहरू सबै राम्रैसँगले आउँछ हजुर ए ल्याइदिनु सक्नु हुन्छ नि अहिले साढे सात भयो हो आ यति बेला अर्डर गऱ्यो भने चाहिँ कति बेला चाहिँ आइपुग्छ होला खाना ए हजुर हजुर हजुर ए आधी घण्टा त लाग्छ नि हुन्छ हुन्छ हुन्छ उसो भए म खाना मेरो अर्डर गर्छु कि लेख्नुहोस् न उयो ल्याइदिनु होस् न चिकन तन्दुरी नान फ्राई राइस दाल मखनी हुन्छ हुन्छ